मुख्य सांस्कृतिक उसमा भन्नु पर्दा चैँ अब हामी त्यै हो दसैँ तिहार मान्छौँ आफूभन्दा ठुलो मान्छेको हातबाट टिकाहरू लाउछौँ र उँधौली उँभौली भन्छ पूजा गर्छौँ खोलातिर गएर पूजाहरू गर्छौँ त्यस्तै हो